मेरो गाउँबाट चाहिँ अब जस्तो अब मेरो बासस्थानबाट ब्याङ्क चाहिँ अब त्यति टाडो त छैन टाडो छैन तर अब जस्तै एजेन्टहरू चाहिँ अब त्यति अब त्यति अब एक्टिभ ग भएर चाहिँ अब गाउँमा आएर गाउँको सेवा अब वृद्धजनहरूको सेवा गर्नु चाहिँ अब त्यति अब उत्सुक भएको जस्तो लाग्दैन कारण अब वृद्धहरू वहाँ गएर ब्याङ्कमा लाइनमा बस्दा पनि अब उनीहरूले अब त्यति अब छिट्टो गरिदिने गर्दैनन् यस्तै छ